हेलो हजुर नाना खबरहरू त अहिले ठिकठाकै तपाईँ आउनु न खानाहरू त भइहाल्छ नि एकदम दामी दामी डिसहरू त्यति साह्रो त भन्नु पाएन है नाना म घरमा तपाईँलाई एकदम तातो तातो फ्रेस खुवाउँछु नि मोमो थुक्पा तपाईँलाई म सुँगुरको मोमो बनाइदिई राखिदिन्छु हुन्छ नाना आउनुहोस् न अन्त म तपाईँलाई एकदम मिठो मिठो खुवाएर पठाउँछु नि नसुर्ताउनु होस् न तपाईँलाई भनेँ त एकदम तातो तातो खुवाउँछु आउनुहोस् न दसैँ आउनु बेसी छैन एक दुई दिन त हो यता आएर एकदम मजाले राम्रो राम्रो मिठो मिठो खाएर जानुहोस् यता हाम्रो उयेसहरूको काट्दैछ नि बाँङा हजुर अहिले त एउटा मात्रै छ नि एउटा अस्ति नै काट्यो ए हुन्छ हुन्छ म फाल्टै मगाइदिई राख्छु नि त्यो पनि पाउनु त कोही बेला मुस्किल पर्छ कसैले अगाडि अर्डर गरिराखेको हुन्छ मागिराखेको हुन्छ हो र पनि म भनी चाहिँ हेर्छु नि मलाई मलाई दसैँ पछाडि हाम्रो यता बिहा छ कि एउडा मजाको जामा ल्याइदिनोस् न हौ बिहामा लाउने ए हुन्छ अन्त यस पालि चाहिँ तिनजना मात्रै आउनुहुने ए हजुर ए हजुर ए सानो नानालाई पनि सोध्दैथियो भनिदिनु होस् है उसो भने हुन्छ दसैँभन्दा एक दुई दिन अगाडि आउनुहोस् न अन्त बस्दै ए हजुर हजुर ए हजुर हजुर ए हजुर ए हजुर हजुर अन्त उता पनि उयोहरू ठिकै छ वेदरहरू अहिले हजुर ए हजुर यता त त्यस्तो गरम त छैन नि ए हजुर खानाहरू चाहिँ अलिक फ्रेसै खानुहोस् है

पोल्छ नि अन्त सेलरोटी नपोलिकन त हुन्छ आउनु न तपाईँ तपाईँ आएर के के खाने हो बनाइदिई हाल्छु नि म केको सुर्ता ठिकै हुनुहुन्छ अहिले त हजुर अहिले हिजोअस्ति डक्टर कन्सल्ट गरेर आयौँ हो अन्त दबाई दिनुभएको छ त्यो अहिले त्यो दबाईले गर्दा होला निकै राम्रो हुनुभएको छ नि हजुर नि ए हुन्छ तपाईँ आउनुभन्दा एक दिन या फिर त्यही दिनतिर कल गर्नुहोस् न ल